हेलो भाइ मैले तपाईँलाई गाडी मगाएको थिएँ तर तपाईँको गाडी ढिलो आएको कारणले गर्दा मलाई त उयो थियो छिटो जानु थियो अनि मैले क्यान्सल गरिदिए ल भाई